म सानो छँदाखेरि कालिम्पोङ गएको थिएँ र त्यहाँका नेपालीहरूले घर आँगनमा सुन्दर सुन्दर फुलहरू फुलाउँदा रहेछन् पछि मैले बोनसाई भन्ने कुरा पनि थाह पाएँ त्यहाँ बोनसाईहरू पनि गर्दा रहेछन् त्यो देखेर मैले घरमा आएर बागवानी सुरु गरेँ मसिना मसिना फुलहरू गाउँमा पाइने कलेक्सन गर्नु थालेँ गरिबको सम्पति चाहिँ के हो भने फुलहरू हो घर वरिपरिको सफासुग्घर हो मिठो भाषा हो मिठो बोली हो आर्थिक आवस्था कम हुँदाखेरि यो चिजहरूलाई मैले संरक्षण गर्न संवर्धन गर्न थालेँ बागवानी गरेर मैले घरहरूलाई सुन्दर बनाउनलाई वरिपरि घर वरिपरी सुन्दर सुन्दर ढकमक फुलहरू फुलाउन थालेँ र त्यस त्यहाँदेखि चाहिँ लगभग तिस बर्ष भयो होला मैले बागवानी सुरु गर्न थालेको सुन्दर फुलहरू फुल्दाखेरि चाहिँ मनमा प्रशन्नता आउँछ र आफुले गरिरहेको कामहरूमा जहिले पनि स्फूर्तिपन आउँछ र नैरा नैराश्यता आउँदैन र फुलको सधैँ केयर गर्नुपर्ने हुनाले थन्डामा गरममा केयर गर्नु पर्ने हुनाले कसो कसो गरेर आफु घरसँग बाँधिन्छ बाँधिएर बस्दा परिवारसँग बाँधिन्छ त्यस कारणले यो फुलको रोप्ने चाहिँ पच्चीस तिस बर्षदेखि चाहिँ मैले बागवानी सुरुवात गरेको भयो र अझै उता पनि मैले यस्तो फुल रोप्ने प्रेरणा अरुलाई पनि दिनेछु